हजुर मैले स्कुलमा भारतीय वैज्ञानिकहरूको बारेमा धेरै नै पढेको छु त्योमध्ये एकजना चाहिँ हो एपिजे अब्दुल कलाम सर उहाँले इन्डियाको बारेमा धेरै नै कुछ गर्नु भएको छ उहाँ चाहिँ इलेभेन्थ प्रेसिडेन्ट अफ इन्डिया पनि रहनु भएको थियो अन्त उहाँले यो जुन यो साइन्टिफिक क्षेत्रमा धेरै नै उहाँको योगदान छ उहाँले मिसाइल्सहरूलाई नयाँ नयाँ बनाउनुभएको छ मोडिफाइड गर्नु भएको छ एउटा स्ट्रङ मिसाइल्स बनाउनुभएको छ उहाँको टाइममा एउटा साइन्टिफिक क्षेत्रमा जति पनि चाहिने कुराहरूलाई इन्पोर्टेन्स लिनुहुन्थ्यो साथ साथै उहाँ टिचर एउटा टिचिङ क्षेत्रमा भएको कारणले गर्दाखेरि उहाँले स्टुडेन्ट्सहरूलाई पनि धेरै नै माया गरनु हुन्थ्यो उहाँ साइन्सको क्षेत्रमा पनि अघि हुनुहुन्थ्यो र यता स्कुल क्षेत्र अथवा टिचिङ क्षेत्रमा पनि एक शिक्षकको क्षेत्रमा पनि उहाँ अघाडि हुनुहुन्थ्यो र उहाँले धेरै नै एउटा देशको लागि धेरै नै काम गर्नु भएको छ उहाँलाई मिसाइलमेन अफ इन्डिया पनि भनेको छ अन्त उहाँले आफ्नो देशको लागि धेरै नै काम गर्नु भएको छ